हेलो भाइ र विशेष मैले अनलाइन मार्फत तपाईँलाई एउटा फोन अर्डर गरेको थिएँ र त्यो फोन मैले तपाईँको अर्डर मुताविक पाएँ तर त्यो भित्र चार्जर थिएन र मैले जब मैले पैसा पेमेन्ट गरिसकेँ त्यो सबै समानहरू चाहिँ मेरो हातमा उपलब्ध हुनुपर्ने हो पाउनु पर्ने हो र त्यो पाएको छैन कृपया त्यो कसरी हुन्छ मलाई त्यो चार्जरको चाहिँ व्यवस्था गरिदिने म आग्रह गर्दछु